हालैमा जुन घटना वा समाचार चलिरहेको थियो आजभन्दा सायद एक महिना अगाडि हुनसक्दछ जुन त्यही थियो इसरोले रकेट पठाएको मुनमा अनि यो भारतको साथै विश्वको प्रथम जो ल्यान्डर थियो कि यो मुनको जुन साउथ दक्षिण जो पोल हुन्छ त्यहाँ ल्यान्ड गरेर त्यहाँ यो रकेटले कम्ती कम्ती रुपियाँमा पनि यहाँ ल्यान्ड गरेर यसमा धेरै कुरोहरू पत्ता लगाउनसकेका छन् कि यहाँ हाम्रो जुन मुन छ मुन या जुन यसमा पनि के छ भन्दाखेरि पानीको स्रोतहरू प पाउँदोरहेछ भनेर जानकारीहरू प्राप्त गरेको छ अनि यसरी नै जुन यो नयाँ कन्टिनेन्टहरू फेरि भयो भनेर जुन ज्योलोसिस्टहरूले पुष्टि गरेको छ त्योहरू घटनाहरू पनि एकदमै रोचकहरू छ